रो रोमा बहिनीको दोकान हो कसरी किलो छ सब्जी आलु टमटर प्याज ए होइन हौ सोधेको नि कसरी किलो हो भनेर बिहाको लागि सोधेको नि बिहाको लागि सोधेको नि ए लानु त अब बिहाको लागि थुप्रै खाइन्छ नि

ए आलु आलु पचास रुपियाँ पच्चिस किलो लान्छु ए ए भयो हला हौ ए हुन्छ हुन्छ

ह ह हजुर हजुर हुन्छ हुन्छ फुलकोपी कसरी केजी छ फुलकोपी बिस रुपियाँ किलो त्यसो भए बिस केजी लान्छु हुन्छ हुन्छ भोलितिर आउँछु नि हुन्छ